नेपाली भाषाले भारतका विभिन्न भागहरूमा सांस्कृतिक आदान प्रदानद्वारा यसको मूल्य यसको उन्नति देखाएको छ नेपाली भाषाको एकदम ठुलो विवरण देखाएको छ सारा भारत माझ नै संसारद्वारा नेपाली भाषाको मूल्य यसको इम्पोटेन्स देखाएको छ